हाम्रो विशेष गरी हाम्रो नेपालीको सेलरोटी हो त्यसलाई चामल भिजाएर त्यसलाई कुटेर चालेर छिनकेर त्यसमा मैदा आँटा मिसाएर मसालाको रोटीहरू रु मसाला हालेर अलैँची ल्वाङ सब हालेर हामी सेलरोटी दुध घिउ चिनी हालेर सेलरोटी पकाउँछौँ हामी हाम्रो नेपालीको चाड हो नेपालीले सेलरोटी खान्छन् त्यसमा हामी गुन्द्रुक गुन्द्रुक सिन्की पकाएर हाम्रो नेपालीले खान्छन् खिर खिर पकाउँदाखेरि दुध उमालेर चामल हाल्छौँ चामल हालेर के चिनी हाल्छौँ ल्वाङ अलैँची मरिच सब हालेर हामी खिर पकाउँछौँ त्यसरी खिर हालेर पकाएर स्वादिष्ट हुन्छ खानापिनाहरू गुन्द्रुक गुन्द्रुक पकाउँदाखेरि प्याज लसुन खुर्सानी टमाटर हालेर गुन्द्रुक पकाउँछौँ अलिकति बेसन पनि फिटेर हालेर त्यसको रस अलिक मोटा मोटा बनाएर हामी खान्छौँ